मैले मेरो स्टार गेजिङ मेमोरी सेयर गर्नु भन्दा यसमा म के भन्न चाहन्छु भन्दाखेरि बिहानी पखको बेला आकाशमा हेर्दा आधा ठुलो जून बिहानको पहिलो घामको किरणले अलि आफूमा हराउन पुगेको थियो यो दृश्य अति नै मेरो मनलाई मेरो मस्तिष्कलाई छुएको थियो अनि हिउँदोको चिसो रातमा सफा आकासमा तारा र जून धेरै नै राम्रो सुहाउँदो थियो अनि म यो चाँडै नै सुरु गर्दछु अनि आकाशतिर हेर्ने उपयुक्त समय भने बिहानको एक या दुई या तिन बजी हो